मैले चाहिँ अब आहिलेसम्म चाहिँ त्यति बेसी ठाउँहरू घुम्ने मौका पाएको छुइनँ होइन र मलाई चाहिँ अब हिस्टोरिकल प्लेसहरू घुम्नु चाहिँ पुरा मनपर्छ जुन चाहिँ चाहिँ अब इतिहाससँग जोडिएको ठाउँहरू होस् अनि त्यस्तै एउटा ठाउँ चाहिँ म स्कुल पढ्दै गर्दाखेरि चाहिँ गएको थिएँ अब जुन ठाउँ चाहिँ मेरो घरदेखि त्यति टाढो पनि होइन दालिमगढी भन्ने ठाउँमा चाहिँ म स्कुल पढ्दाखेरि साथीहरूसँग घुम्नु गएको थिएँ त्यहाँनिर चाहिँ अब पहिला चाहिँ लाप्चे राजाको चाहिँ गढी मतलब उनीहरूको चाहिँ त्यहाँनिर चाहिँ दरबार थियो रे भन्ने चाहिँ अब कथा छ हामीले पनि हाम्रो आफुभन्दा ठुलो बाजे बोज्यूहरूबाट चाहिँ त्यो कथा सुनेको अन्त त्यो गढीको अब भग्नाव्सेस हेर्ने चाहिँ अब घुम्नु जाने चाहिँ हामीले मौका पाको थियौँ त्यहाँनिर घुम्नु जाँदाखेरि चाहिँ अब मलाई एकदमै मन पऱ्यो थुप्रो अब इतिहाससँग जोडिएको चिजहरू पनि मैले देखेँ र मलाई चाहिँ अब अहिले चाहिँ त्यस्तै इतिहाससँग जोडिएको एउटा ठाउँ जानु एकदमै इच्छा लागेको छ जुन चाहिँ चाहिँ अब डुवर्सपट्टि पर्छ अरे म चाहिँ गएको छुइनँ मैले अरूको मुखबाट सुनेको छु त्यो चाहिँ मेचेको चाहिँ राजाको दरबार छ त्यो ठाउँमा दरबारको चाहिँ अब भग्नावाशेष छ भनेर चाहिँ मैले सुनेको छु र मलाई त्यो ठाउँमा जानु चाहिँ एकदमै इच्छा छ कस्तो होला हामी त्यो जुन दालिमगढी गएको थियौँ त्यहाँनिर चाहिँ अब त्यति बेलाको जमानामा अब एकदमै मजाले चिल्लो चिल्लो ढुङ्गाहरू जोडेर अहिले ईटा जोडेर जसरी घर बनाइन्छ नि त्यसरी नै अब ढुङ्गालाई चाहिँ कसरी हो त्यो एकदमै चारपाटे सेपमा काटेको बराबरी साइजमा काटेर चाहिँ जोडेको एकदमै मिलाएर अब त्यहाँनिर बिचमा अब फाका त्यो जोडेको भन्ने पनि नदेख्ने हिसाबमा अब त्यतिबेला त मेसिनहरू पनि थिएन अब हातैले जोडेको होला होइन त्यसरी जोडेको ढुङ्गाहरू जोडेको त्यसरी नै ढुङ्गा अब बिछ्याएर त्यसको जमिनहरू बनाइएको त्यस्तो देखेको थिएँ सायद त्यस्तै छ कि अब कस्तो छ होला मलाई एकदमै कौतुहलता भएको छ होइन र त्यो ठाउँ चाहिँ अब कुनै दिन समय पाएँ अब त्यसरी नै अब मिल्यो भने चाहिँ अब मलाई एकदमै जाने इच्छा छ